म मेरो बिमा कभरेजसँग सन्तुष्ट छु हाम्रो क्षेत्रमा अस्पतालहरूमा बिमाको प्रशोधनको व्यवस्थापन बिमा संस्था अनि अस्पतालले गर्दछ हुन त यो उति सजिलो पनि छैन सरकारबाट स्वास्थ्य अनि कार्यक्रम अन्तर्गत स्वास्थ्य बिमाको लाभ पाइन्छ अनि यसले गर्दा केही आर्थिक सहयोग पनि पाइन्छ